अहिले गीत विषयमा अहिले गीत भन्ने कुरो के हो भनेदेखिलाई अहिलेको गीत र पुराना पुराना गीतहरूमा धेरै अन्तर धेरै फरक परिन्छ र पुरानो गीतमा के छ भित्र लुकेको कुरोहरू पाइन्छ र अहिलेको गीतमा अहिले आधुनिक गीतहरू छ जुन चाहिँ त्यो गीतमा के छ भनेदेखिलाई कति ता अब त्यसै बात मारेको जस्तो कति बहुलाएको जस्तो कति छट्टाएर कराएको जस्तो त्यही खालको गीतहरू अहिलेको गीत जुन चाहिँ मिठास भन्ने कुरो चाहिँ ममा मैले चाहिँ पाउनसकिनँ अहिलेको जुन चाहिँ गीतमा चाहिँ मैले मिठास कुरोहरू पाउनसकिनँ अहिले त त्यसै बात मारेको जस्तै गीत हुन्छ त्यसै बहुलाएर कराएको जस्तो गीत हुन्छ त्यस्तो फटाहा फटाहा गीतहरू र मलाई मनपर्ने गीत त अति नै पुराना पुराना जुन चाहिँ त्यसमा धित् भित्रीय जुन चाहिँ मुटु छुने मन छुने गीतहरू हुन्छ जस्तै धेरै अघि अघिका अब जस्तै अब स्वर्गवास नारायण गोपाल का गीतहरू जस्तै प्रेमधोज प्रधान यिनीहरूले गीत गाएको गीतहरू अर्थात् त्यहाँदेखि पछाडि जुन चाहिँ अरूहरू पनि छन् धेरै धेरै यी गीतहरू नेपालीमा यी गीतहरू भनौँ हिन्दीमा हो भनेदेखिलाई जुन चाहिँ मोहम्मद रफी तलत मेहमुद अर्थात् किशोर कुमारसम्मका यिनीहरूले गीतहरू जुन चाहिँ गाए ती अति नै हृदय छुने मन छुने गीतहरू हुन्छन् त्यो गीतहरूमा कति आफूलाई भित्रबाट नै चित्त बुझेर आउँछ किनभनेदेखिलाई मनमा लाग्ने गीतहरू हुन्छ त्यो गीतहरू हामीले सुन्दाखेरि अति नै हामीले गीतको गीत को भित्री वर्डिङहरू हामीले बुझ्यौँ भनेदेखिलाई त्यसमा अति नै राम्रो हुन्छ हामीलाई मन छुने गीतहरू हुन्छ त्यो गीतहरू हामीलाई चाहिँ अति नै मनपर्छ र अहिलेको गीत चाहिँ के छ भनेदेखिलाई चाहिँ अहिलेको गीतमा अहिलेको आधुनिक गीतमा के छ भनेदेखिलाई चाहिँ अहिलेको गीत त्यो कस्तो बा जङ्गली जनावरहरू कराएको न के हो के हो र मान्छेलाई चाहिँ अहिलेको आधुनिक गीतले अहिलेको आधुनिक मान्छेलाई नै मनपर्ने खालको भएको छ किनभने अहिलेको मान्छे पनि त्यही आधुनिक प्रकारले नै बढेर गएको छ र अहिलेको आधुनिक गीतले चाहिँ अहिले चाहिँ के छ भनेदेखिलाई चाहिँ त्यो मान्छेलाई उफ्रिने कराउने हा हा र हु हु आदि आदि के के गर्छ उफ्रिएर कराएर नाचेर तमासा त्यही मात्रै अहिलेको आधुनिकमा छ तर मेरो खास भित्री चाहले चाहिँ मलाई धेरै पुरानो मन छुने गीतहरू आफ्नो कथासँग गाँसिएको आफ्नो व्यथासँग गाँसिएको यी कुरोहरू मलाई अति नै मनपर्छ ती अघि भनिहालेँ जस्तै तलत मेहमुद जस्तै कि यो किशोर कुमार मोहम्मद रफी जस्तै यो उसमा भनेदेखिलाई नेपाली भनेँ नारायण गोपाल प्रे प्रेमधोज प्रधानहरू यिनीहरू यो गीतहरू उनीहरूले जुन चाहिँ गाउँछ हृदय छुने खालको गीत यीहरू अति नै आवश्यकता सुन्नुपर्ने तर मान्छेले अहिले त्यो सब नसुनेर चाहिँ अहिलेको आधुनिक प्रकारको त्यो ट्र्याक गीत भन्छ के के हाबीजाबी के म त यो त सबै अहिलेको जमानाको त त्यति जान्दिनँ पनि त्यस्तो गीतमा उफ्रिनु पायो र नाच्नु पायो भनेदेखिलाई तिनै मान्छे रमाउने समय आयो र समय परिवर्तन भएर यसरी जाँदोरहेछ भन्ने कुरो मलाई पनि लाग्दैछ